मिलन ड्राइभर भाइ हो ए भाइ कहाँ हुनुहुन्छ तपाईँ अहिले सिलगढीमा ए मेरो पनि सानो काम थियो मेरो साथीहरू थियो कि सिलगढीमा उनीहरूलाई यता ल्याउनु थियो हौ दार्जिलिङ उनीहरू दार्जिलिङ मोडमा उभिरहेको छ उनीहरू सामानहरू पनि छ कि अलिक अन्तखेरि ए अन्त भाइ भाडा कति हो पाँच हजार के भन्छ हौ आमामाम त्यत्ति साह्रो त नभन्नुहोस् न हौ के साह्रो ठग्नु भएको हौ तपाईँहरूले चार हजार दिनु चार हजार पनि त बेसी भयो नि खासमा त लोकलहरूलाई पनि तपाईँहरूले पुरै ठग्नुहुन्छ हौ एक एक हजार घटाइ दिएँ भनेको ल ल अब ठिकै छ विचरा उनीहरू अघिदेखि गाडीहरू पर्खिरहेको छ कि गाडी उ भएको छैन तिनजना केटीकेटी छ नि त उनीहरू म एकजनाको नि नम्बर नाम चाहिँ तपाईँलाई वाट्सएप गरिदिन्छु कि तपाईँले कन्ट्याक्ट गर्नुहोस् ल अन्त केही प्रब्लम भयो भने चाहिँ मलाई फोन गरिहाल्नुहोस् तपाईँले मेरो नम्बर अघिको नम्बर मैले जहाँ कल गरेको थिएँ नि त्यही नम्बरमा मलाई कल गर्नुहास् है

आउँदा तपाईँहरू कताबाट आउनुहुन्छ भाइ पङ्खाबारी कि रोहिणीबाट रोहिणीबाटै ए राम्रोसँग ल्याइदिनुहोस् है उनीहरूलाई ल केटीहरू छ कि अनि तपाईँहरू आउँदाखेरि फेरि यो क्यापिटलको उकालो त आउनु दिँदैन होला नि तपाईँहरू त फेरि आएर तेर्सै गएर त्यो माउन्ट एभरेस्ट उकालो चढेर त्योमाथि सातघुम्ती कि के भन्छ नि तेताबाट पो आउनु पर्छ होला त अँ त्यताबाट आउनुहोस् न घरसम्म ल्या ल्याउनु पऱ्यो नि त अँ त्यतैबाट ल्याइदिनोस् यताबट त चढ्नु दिँदैन होला हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ थ्याङ्कयू भाइ ल राम्रोसँग ल्याइदिनुहोस् है ल हुन्छ हुन्छ हुन्छ थ्याङ्कयू भाइ थ्याङ्कयू